खै हजुर म चाहिँ अब है म चाहिँ तल बर्मेक भन्ने जग्गामा बस्छु है रेन्टमा अनि मैले म चाहिँ अब के केको लागि चाहिँ यो यो यताबाट चाहिँ म नर्सिङको नर्सिङको हाम्रो क्लास चाहिँ कहाँ हुन्छ भन्दाखेरि चाहिँ माथि दिशा सेन्टर हो एसयुएमआई स्कुलको माथि हो अनि यो अब के हुन्छ तपाईँले हजुरले अब यस्तो के भन्छ केको लागि हो नर्सिङ चाहिँ हुन चाहन्छु भन्नुहुँदैछ है अब नर्सिङ चाहिँ आफ्नो हबीको लागि हो अनि अन्त मलाई अब त्यो अझै यहाँबाट प्लेसमेन्ट गर्नुहुन्छ मलाई अब कुन कुन जग्गामा जानु मनपर्छ भने इजराइल हुन्छ है हङकङ अन्त मतलब दुबई हजुर